अहिलेको दिनहरूमा मानिसहरूले आफ्नो नानीहरूलाई नेपाली नसिकाएर खालि अङ्ग्रेजी सिकाएर अङ्ग्रेजी स्कुलमा लगाएर मान्छेसँग बोल्दा पनि सबै अङ्ग्रेजीमा बोलाएर आफ्नो भाषालाई चाहिँ हाम्रो नेपालीहरूले चुनौतीको सामनामा राख्नुभएको छ हामीले जतिसक्दो नेपाली भाषालाई प्रयोग गर्नुपर्छ सबैलाई त्यही सिकाउनुपर्छ भन्ने सुनिन्छ तर अहिलेको यो समाजमा देख्नु पाइरहेको छ कि कसैले नेपाली बेल्दैनन् नेपाली पढ्न जान्दैनन् नेपालीमा बात गर्नु जान्दैनन् नानीहरूले नेपाली बोल्नधरि पनि जानेका हुँदैनन् अहिलेको नानीहरूमा यस्तै परिवर्तन आइरहेको छ